बगानको ठाउँमा बसेर हामी बगानमा काम गरेर अब बर्खामा पत्ती हुन्छ पत्तीको सिजन हुन्छ मालिकलाई पनि उनी निप् नि मुनाफा दिनुपर्छ मालिकलाई मुनाफा दिन जाँदाखेरि हामीले बगानमा बगानमा हिँड्दाखेरि हामीले थुप्रै प्रकारको दुःखहरू गर्छु गरेर काम गर्छौँ बर्खामा चुहुँदो झरीमा प्लास्टिक बाँधेर तिरपल बाँधेर झोली बोके झोली बोकेर हामीले पती टिपेर ओजनमा लगेर ओजन दिएर हामीले त्यसरी दिनुपर्छ मालिकलाई हिउँदो लाग्छ हिउँदमा पनि कलम काट्दाखेरि कलमे छुरीहरू उध्याएर पुरा धारिलो बनाएर चट्चट काटिने खालको बनाउनुपर्छ त्यो मात्रै नभएर खोल्नीतिर लान्छ खोल्नीमा पनि हामीले छुरी नै चाहिन्छ लुगासुगा बेरेर भए पनि हामी खोल्नी गर्छौँ तिर उयो कलम गर्छौँ खोल्नीमा पनि नि त्यसरी नै काम गर्नुपर्छ अब सोहोर्याइमा हुन्छ सोहोर्याइमा सिकल लिएर जान्छौँ सिकल लिएर सबै सोहोरसार पार्नुपर्छ गाछको फेदफेदमा लगाउनुपर्छ त्यो झोररजङ्गलहरू अब छिल्मा लान्छ छिल्मा हामीलाई फरुवा चाहिन्छ फरुवाले हामीले सनाक्सिनिक गरेर बाउन्डरीहरू छिलेर हामीले परपरसम्म छिल्नुपर्छ जसमा कि बगानमा आगो नलागोस् भनेर चाहिँ हामी माटो निकाल्नुपर्छ परपर झारजङ्गलहरू सबै सोहोरेर माटो निकाल्नुपर्छ फरुवाले छिल्छाल गरेर त्यसरी नै हामीले बगानको ठाउँमा जीविका चलाइरहेका छौँ